हेलो साथी कहाँ हुनुहुन्छ हौ तपाईँ एउटा कुरो भनु सोधौँ भनेको थिएँ कि तपाईँसँग बात गरुँ भनेको थिएँ के अरे मैले एउटा ल्यापटप ल्याएको थिएँ कि सोनी कम्पनीको र एकदमै राम्रो लाग्यो फङसन पनि एकदमै राम्रो रहेछ त्यसमा र्याम पनि र्याम पनि एकदमै के अरे सिक्सिटिन जिबी हालेको छु त्यसमा हो अन्त त्यसको एकदमै अब कम्प्रेसर पनि राम्रो रहेछ त्यसको फङ्सनहरू एकदमै राम्रो रहेछ र अब मलाई त एकदमै राम्रो लाग्यो अब तिमीलाई पनि अब यो सोनी कम्पनीको जुन चाहिँ ल्यापटप छ त्यो मन के अरे तिमीलाई म फोटो पठाइ दिन्छु तिमीले मजाले हेरेर तिमीले त्यसलाई लिनु सक्छौ है एकदमै राम्रो छ त्यसमा फङसनहरू के छ भन्दाखेरि चाहिँ अब तिमीले त्यसमा अब रेकर्डिङहरू पनि गर्नु सक्छौ कतिवटा अब भिडियो एडिटिङहरू पनि त्यसमा गर्नु सक्छौ तर एकदमै अब त्यसमा फङसन राम्रो काम चलाउनको लागि चाहिँ तिमीले अब र्यामहरू राम्रोसँग हाल्नु पर्यो तिमीले अन्त त्यसको कतिवटा पार्स्ट्सहरू पनि यहाँ इन्ड्यामै पाउँद रहेछ त्यसको तिमीले मगाउँदाखेरि भइहाल्छ दोकानमा गएर तिमीले राम्रोसँग सोध तिमीलाई इन्सटलमेन्टमा पनि यो दिनु सक्छ इन्सटलमेन्ट पनि तिमीलाई मिलाई दिउँला अब तिमीले मन पर्यो भने मसँग एकदमै सम्पर्क गरेर जाउँला नि दुईजना एकदमै मलाई चाहिँ एकदमै मन पर्यो म त अहिले त्यहीमा काम गर्दैछु कतिवटा कामहरू त्यसमै मेरो सक्सेस भइसके पछि फेरि एउटा कुरा के छ भन्दाखेरि ल्यापटप किनेको छ भने चाहिँ हामी जुनै जग्गामा बोकेर जाँदाखेरि पनि भइहाल्छ चाहे गाडीमा होस् कि चाहे हामी जङ्गलतिर ए जाउँ कि हामी बजारतिर जाउँ जहाँ पनि बोक्नु सक्छ एकदमै ठुलो पनि छैन सानो खालके छ चिटिक्क परेको छ त्यो र अब साथीलाई मैले यो चिज एकदमै राम्रो लागेर चाहिँ मैले तिमीलाई सेयर गरेको छु है साथी